ओेए नेहा सुन् न मैले अस्ति नि एक हप्ता भयो त्यो ट्र्याक किनेको थिएँ कि साह्रै राम्रो रहेछ यति कम्फोर्टेबल होइन लगाउन पनि सजिलो खालको क्या त अब गरममा लगाए पनि अब जाडोमा लगाए पनि एउटै खालको क्या अब कति राम्रो क्वालिटी पनि राम्रो रहेछ होइन दोकानेले मलाई राम्रो छ लैजाऊ भन्दै थियो होइन तर मलाई त्यति खासै लागेको थिएन तर ल्याएर लगाएँ होइन धोएको एउटा अब एउटा हो नघटेको क्या त एकदमै राम्रो रहेछ अन्त अस्ति लगाएर गएको थिएँ कि सुन् न माथि स्वप्नाले पनि कस्तो मनपरायो होइन म पनि किन्छु त्यस्तै भन्दै थियो मलाई के त अन्त ल न मैले किन्न म त्यही दोकानमा लान्छु भनेको छु कि तँ पनि किन ल त्यस्तै सबैले मनपराउँछ हो राम्रो एकदमै सजिलो हिँडडुल ट्र्याकिङ गर्न अझै बेस्ट रहेछ के त्यो कि अन्त तँ पनि जाऊँ स्प्नाले पनि एकैचोटि किनौँ न कलर चाहिँ डिफरेन्ट किनौँ कि तर ट्र्याक चाहिँ अब त्यही एकदमै दोकान दोकानेले जस्तो सर्काएको थियो नि त्यस्तै रहेछ ट्र्याक चाहिँ मलाई त लागेको थिएन त्यति राम्रो छ भनेर होइन तर सजिलो कम्फोर्टेबल नि लगाउँदाखेरि के हिँड्दाडुल्दा जेमा पनि जुनै उयोमा पनि अब लगाउनसक्ने रहेछ हो अन्त स्वप्नाले पनि किन्छु भन्दैछ तँ पनि किन ल मजाको रहेछ क्या मनपऱ्यो मलाई त पुरा सजिलो विन्टरमा पनि ठिक्कै हुने ट्र्याकिङसेकिङ जाँदा पनि हो अन्त के भने नि जानुपर्छ ल नेक्स्ट विक गएर किन्नुपर्छ आउँछ सकिइहाल्छ आउँछ सकिइहाल्छ भन्दै थियो छिट्टो आएर लानु भन्दै थियो नि त दोकानेले कि त्यही भएर चाहिँ हामी जानुपर्छ अन्त ल्याउनुपर्छ कलर पनि राम्रो के हो मैले त ग्रेमा किनेको हो अन्त अब तिमीलाई कुन चाहिँ ब्ल्याकहरू पनि मजा मजाको थियो कलर पनि त्यहाँदेखि अन्त स्वप्नाले पनि ब्ल्याकमा एउटा किन्छु अब ट्र्याकिङ जानुपर्छ भन्दै थियो त्यसले पनि हो अन्त त्यतिको लागि किनिराख्नु पऱ्यो भन्दै थियो अन्त तिमी पनि किन हो सँगै गएर किनौँ न मेरो ग्रे तिमीलाई ब्ल्याक मनपर्छ कि ब्लु पनि दामी थियो ब्ल ब्लु राम्रो थियो के त अब तिमी कुन चाहिँ कलरको किन्ने हो जाऊँ न स्वप्ना पनि जान्छे यत्तिकै अब राम्रो दामअनुसारको ठिकैको जस्तो दाम अब त्यस्तै खालको क्या त अब ट्र्याक पनि राम्रो लाग्यो मलाई